दाजु बाग्राकोट गा गाडी एजेन्सीबाट बोल्नुभएको मैले पहिलादेखिकै तपाईँको गाडी चलाइरहेको छु हो अन्त के अरे यसपालि पनि मङ्पङ् पिक्निकमा जाऊँ भनेको फ्यामिलीहरू लिएर तपाईँको गाडी चाहिएको थियो यसपालि केही छुटहरू छ गाडीमा